अब हाम्रो पाठशालामा चाहिँ अब मनाउने अब हाम्रो क्षेत्रतिर मनाउने चाहिँ अब यस्तो हुन्छ दसैँ आउँछ तिहार आउँछ हाम्रो चाहिँ दसैँतिहार अब एकादशीहरू भन्छ नि अब एकादशीहरू मनाउँछ अब कसरी मनाउँछ भन्दा चाहिँ अब एकादशीतिर हाम्रो गाउँबस्तीतिर के हुन्छ भने अब मासुहरू काट्छ गाउँतिर अनि घरतिर अब सबलाई टिकाहरू लगाइदिएर घरतिर अनि आमाबाबाले पहेँलो टिका लगाएर अनि पूजासुजा घरमा गरेर अनि हामीलाई टिकाहरू लगाएर खानासाना गर्नुहुन्छ अनि धेरै कुराहरू गर्नु पो गर्छु र अनि के हुन्छ भने दसैँमा चाहिँ अब दसैँमा कत्ति अब नौ दिनजस्तो अगाडि चाहिँ अब पूजा हुन्छ दुर्गा पूजाहरू हुन्छ त्यो पूजाहरू तुरिइसकेर अन्त टिका भएर फुलपाती भएर सबै भइसकेर अब फुलपातीहरूतिर के हुन्छ भन्दा चाहिँ अब फुलपातीतिर अब मारहरू काट्छ मारहरू काटेपछि त्यहाँदेखि चाहिँ भोलिपल्टदेखि त टिकाहरू हुन्छ अनि टिका हुन्छ दसैँमा धेरै कुराहरू हुन्छ अब घरतिर हुन्छ होइन मनाउने कसरी मनाउँछ अब राति पनि अब त्यही झिलिमिली हुन्छ बिहान पनि त्यही झिलिमिली हो घरहरू वरिपरि सबै जग्गाहरू अनि यसरी मनाइन्छ दसैँतिहार एकादशीहरू चाहिँ